चराको वासस्थान संरक्षणले एकदम राम्रो भूमिका खेलिरहेको हुन्छ हाम्रो प्रकृतिमा हामीले अब चराहरूको हेबिटेट हेरेर नै अहिले अब हाम्रो प्रकृति चाहिँ कतिको छ भनेर पनि बुझ्न सकिन्छ किनभने अहिलेको जमानामा अब पपुलेसन ज्यादा बढेर चराहरूको हेबिटेट लस भएर चाहिँ कतिवटा चराहरू चाहिँ मासिँदै गएको छ जगाबाट हो त्यो चाहिँ एकदम दुःख लाग्दो कुरो हो र सँगैमा अब कतिवटा संस्थाहरू छ अन्त वाइल्ड लाइफहरूले चाहिँ अब एकदम संरक्षणै गरेर राखेको हुन्छ तर पनि अब टुरिस्टहरू ज्यादा गएर चाहिँ त्यो जगातिर एकदम फोहोर मैलाहरू गरिदिन्छ हो त्यसले गर्दा फेरि कतिवटा चराहरू अब त्यही प्लास्टिकहरू खाएर मरेको पनि हामीले देखेको छौँ र चरा हाम्रो वरिपरि वातावरणमा चरा भएकोले हामीले बुझ्छौँ कि हाम्रो कस्तो प्रकृतिको वातावरणमा जिइरहेको छ र हाम्रो यो एउटै सेन्चुरीको बात गरौँ भन्दा अब यो सिन्चेल वाइल्ड लाइफ सेन्चुरी यो चाहिँ इन्डियाको मात्रै नभएर एसियाको फर्स्ट वाइल्ड लाइफ सेन्चुरी चाहिँ सिन्चेल वाइल्ड लाइफ सेन्चुरी नै हो अङ्ग्रेजको पालोदेखि नै र हालमा चाहिँ अब हामीले के पता लगाउन सक्यौँ भन्दा जुन मुदाल सटायर ट्रो ट्रोभोकन त्यो चरा चाहिँ अब अस्तिको साल चाहिँ एक सय सत्ताइस साल बाद चाहिँ अब त्यहाँनिर देखिनु देख्नुमा पायो बच्चाहरूसँगै हो त्यो चाहिँ एकदम खुसीको कुरा हो संरक्षण एक प्रकारले राम्रो हुँदैछ तर पपुलेसन ज्यादा ग्रोथ भएर चाहिँ अहिले अब हेबिटेटहरू चाहिँ पुरै मासिएर नै जाँदैछ चरा चुरूङ्गीहरूको चाहिँ वासस्थान चाहिँ एकदम